हेलो हेलो हजुर भन्नुहोस्

हजुर हजुर हजुर हजुर तपाईँ कहिले यता आउनुहुँदैछ कालिम्पोङ हजुर तिन दिन बादमा हजुर कालिम्पोङ तपाईँ त्यस्तै मोनेस्ट्रिसहरू घुम्नुहुन्छ भने चाहिँ एक दिनको लागि मात्रै चाहिँ नआउनुहोस् आयो भने तिन चार दिनको लागि चाहिँ आउनुहोस् कालिम्पोङ हालैमा बनाएको गुम्बा छ यहाँनिर जापानिस गुम्बा जस्लाई चाहिँ बुद्ध पाडा भनिन्छ त्यहाँनिर तपाईँ बस्नु पनि सक्नुहुन्छ खाली टु हन्ड्रेड रुपिस मात्रै हो त्यहाँनिर तर त्यहाँनिर वसरुम टोइलेट वसरुमहरू चाहिँ कमन छ सबैजनाले एउटै चलाउनु पर्छ अनि एक्दम साइलेन्ट हुन्छ नि त्यहाँनिर तपाईँ एकताल आएर बस्नुभयो भने तपाईँलाई जानु पनि मन पर्दैन त्यस्तो राम्रो बनाएको छ अहिले जापानिज गुम्बा यहाँनिर जापानिजको मान्छे तपाईँले गुगलमा पनि हेर्न सक्नुहुन्छ नेटमा हेरेर आउनुभयो भने हुन्छ त्यस्तै हाम्रो यहाँनिर द दस माइलमा पनि छ दुर्पिन गुम्बा सबभन्दा पुरानो गुम्बा हो हाम्रो कालिम्पोङको एक्दमै राम्रो छ एघार माइलमा पनि छ दस माइलमा पनि छ त्यसरी नै गुम्बाहरू गुम्बा मात्रै नभएर हाम्रो यहाँ माथी डेलो साइन्स सेन्टर जहाँ घुम्नु घुम्ने लोकेसन छ त्यहाँनिर हाम्रो हनुमान मन्दिरहरू यस्तोहरू पुरै भेट्नु हुन्छ तपाईँले बाटोमा त्यहाँनिर मोनेस्ट्रि गुम्बा पनि भेट्नु हुन्छ बुद्ध भगवानको हाम्रो एउटा हाम्रो जाना माना पुदुङमा हजुर पुदुङमा पनि छ पुदुङ्गमा पनि एक्दमै राम्रो छ त्यहाँनिर वरिपरि हरियो हरियाली भएको छ तपाईँ हेर्नुहोस् न एकताल तपाईँले मैले जुन चाहिँ जापानिज गुम्बा भने त्यहाँनिर तपाईँ आएर बस्नु पनि सक्नुहुन्छ त्यहाँनिर हजुर हजुर बस्नुको सुविधा पनि छ गुम्बामा त्यो मेडिटेसन गर्नेहरू हुन्छ नि जति पनि जना यो मेडिटेसन गर्नेहरू एक्दमै ज्यादा आउँछ यहाँबाट कलकत्ता दिल्लीहरूको हुन्छ नि गेस्टहरू त्यहाँनिर आइबस्छ हजुर तपाईँ पनि त्यो नेटमा तपाइँले हेर्दा पनि हुन्छ नि एकताल त्यसको अब कस्तो खाल्के स्ट्रक्चरहरू बनावटहरू कस्तो छ एक्दमै राम्रो पाराले त्यसको डिजाइनहरू पनि एक्दमै राम्रो पाराले बनाएको छ हाम्रो वान अफ दि ओल्डेस्ट गुम्बा एक्दमै पुरानो गुम्बा चाहिँ हाम्रो दुर्पिनमा छ जहाँबाट चाहिँ कञ्चनजङ्घाको भ्यू तपाईँले एक्दमै राम्रो देख्नुहुन्छ हजुर हजुर हजुर तपाईँ तिन दिन बाद आउनुहुन्छ भने चाहिँ तपाईँले मलाई भरे बेल्कासम्म अब कति दिनको लागि आउनुहुन्छ त्यो पनि मलाई एउटा लिस्ट दिनुहोस् र कतिजना आउनुहुँदैछ त्यो पनि मलाई एउटा लिस्ट पठाइदिनुहोस् हो यस्मै वाट्सएप पनि छ मेरो र यस्मै पठाइदिनुहोस् न र कन्फर्म गर्नुहोस् तपाईँले कन्फर्म गर्नुको लागि तपाईँले मेरो एकाउन्टमा तपाईँले अलिकिती उयो दिनुपर्छ पहिल्यै अलिक पेमेन्ट गर्नुपर्छ हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ यस्मै मेरो वाट्सएप पनि छ वाट्सएप पनि गर्न सक्नुहुन्छ हुन्छ हुन्छ